किराले टोकेको ठाउँमा फलामले दल्नुपर्छ दल्नुपर्छ मौरीले टोकेको ठाउँमा नि घरेलु दबाई लाउनुपर्छ मौरीको मह पुतपाक पुतकाको मह दल्नुपर्छ किराले टोकेको ठाउँमा सबै उप उपचार पनि घरेलु दबाईले नै हुन्छ साँपले ठुँगेको डोरीले बाँधेर ब्लेडले काटेर खुन निकालेको खुन निकाल्छ त्यसमा उपचार हुन्छ